सर्वप्रथम त नेपाली मानिसहरू अथवा कुनै पनि मानिसहरू जो आफ्नो भाषाप्रेमी छन् आफ्नो ठाउँदेखि कुनै काम विशेषले अरू जग्गामा गएर बसोबास गर्नुपर्दा त्यहाँ अनेपालीहरूको भिडभाडमा आफ्नोपनको याद आउँछ त्यस बेला कुनै पनि ठाउँमा नेपाली गीत बजेको सुन्दा आफूलाई एकदमै नोस्टाल्जिक भइपठाउँछ आफ्नो घर गाउँसमाजको यादहरू आउनथाल्छ त्यस्तो भएको बेलामा त्यहाँ कुनै पनि नेपाली अनुहारको मानिसहरू भेट्दा बोलुँ बोलुँ लाग्ने त्यस्तो भइरहेको बेलामा ती मानिसले अझ आफूलाई के तपाईँ नेपाली हुनुहुन्छ भन्ने प्रश्न गरे एकदमै खुसी लाग्छ त्यस बेला एकदमै आफू गाउँघरमै छु आफ्नै आमा बाबा घर छरछिमेकसँग छु भन्ने लाग्छ उसलाई एकदमै व्यक्त गर गर्न नसक्ने खुसी लाग्छ र यहाँ पनि मैले आफ्नो कोही आफन्त भेटेँ भन्ने महसुस बोध हुन्छ र उनले आफ्नो भाषालाई त्यहाँनिर कति माया गर्दोरहेछ भन्ने कुरा त्यहाँ त्यहाँ थाहा पाउँछ र ती मानिससँग आफ्नो भाषामा कुरा गर्नपाउँदा एकदमै खुसी लाग्छ र कोही पनि त्यसरी बिरानो ठाउँमा आफ्नो भाषा बोल्ने मानिसहरू भेट्दाखेरि त्यसमा कति खुसी लाग्छ त्यो एउटा कुरा भयो र दोस्रो कुनै पनि कार्यक्रमहरूमा अन्य जातिहरूको समूहमा आफूले आफ्नो भाषामा बोल्नु पाए आफ्नो संस्कृतिहरूलाई झल्काउन पाए त्यहाँ छुट्टै आनन्द महसुस हुन्छ त्यहाँ छुट्टै आफ्नो भाषालाई आफ्नो जातिलाई आफ्नो संस्कृतिलाई प्रतिनिधि गर्नुपाउँदाको खुसी एकदमै अलगै हुन्छ र त्यहाँनिर आफ्नो पहिचान देखाउनु पाउँदा एकदमै खुसी हुन्छ